भारतको खेलहरूमा सर्वप्रथम त क्रिकेट नै खेल हुन्छ है क्रिकेटमा अहिले हाम्रो कति वर्षदेखिको एकदमै ख्यातिप्राप्त खेलाडीहरूले खेल्दैआएको छ हामीले त्यो सर्वस्त देखेकै छौँ ती एकमा सचिन तेन्दुलकर जसले सचिन तेन्दुलकरभन्दा अगाडि चाहिँ कपिल पाजी र त्यसपछि सचिन तेन्दुलकर जसलाई क्रिकेटको भगवान नै मान्छ र त्यसपछि धोनी एक धुरन्धर खेलाडी त्यसपछि विराट कोहली अहिलेको हाम्रो धुरन्धर खेलाडी जो अनुष्का शर्माको पति पर्मेश्वर हुनुहुन्छ र अहिले विराट कोहलीको क्याप्टन मा क्याप्टनसिपमा चलिरहेको छ है राम्रै चलिरहेको छ भारतको खेल र क्रिकेट एक खेल भयो र त्यसपछि कबड्डी एक ऐतिहासिक खेल हो जसलाई चाहिँ मान्छेहरूले पहिलानिर चाहिँ माटोको मैदानमा खेलिने गरिन्थ्यो भने अहिले चाहिँ अब एउटा सिस्टम्याटिक पाराले एक व्यवसायी व्यावसायिक ढङ्गमा चाहिँ खेलिने गर्छ र यो चाहिँ यसको खेल सुरुआत चाहिँ सायद भारतबाट नै भएको होला है अन्तखेरि पहिला चाहिँ माटोमा एकदम मजाले माटोलाई उयो गरेर खेलिन्थ्यो भने अहिले चाहिँ त्यही अब डिजिटलाइज भएर आधुनिकीकरणले अलिकति छोएको छ र यसलाई पनि एउटा ओलम्पिकमा एउटा स्थान दिएको छ यो खेललाई पनि यो त्यसै गरी हक्की जो एक समयमा इन्डियाको एकदमै ख्यातिप्राप्त खेल हुन जान्थ्यो है त्यसरी नै अहिले पनि छ है र एक हक्की जसलाई एउटा ब्याटले चाहिँ एउटा बललाई खेलिने गर्छ र त्यो पनि फुटबल प्रायः फुटबल जस्तै हो तर ब्याटले खेलिने हुन्छ एउटा पोस्टमा हाल्नुपर्ने हुन्छ अन्तखेरि त्यस्तै ब्याटमिन्टन पनि एउटा हो जसलाई ओलम्पिकमा पनि खेलिने गर्छ त्यसरी नै टेबल टेनिस लन टेनिस र अहिले हालैमा चाहिँ हामीले इन्डियाले चेसमा अलिकति प्रख्यात नाम कमाउ कमाउनु सक्षम बनेको छ चेस एउटा भारतको एउटा अहिले जल्दोबल्दो खेल नै बन्ने भएको छ